म त पढेको छुइनँ अब आमा बाउले पढ्यो भने बोक्सी हुन्छ भन्थे र पढाएन पनि हो सानैदेखि खेतीपाती गरेर बस्तु भाउसँग हिँडथ्यौँ जङ्गल जङ्गल अब घुम्थ्यौँ हो र पढा पढालेखा पनि म त छुइनँ एकदम अब आमा बाउले पढाएन बस्तु र खेतीपीतीमै मात्र ध्यान दिनु भन्थे र अब पढेको छैनौँ नानी हौ म त